मेरो एक्सपिरेन्समा भर्खरै जन्मेको बच्चाहरूको है के कस्तो हेरचाह गर्नुपर्छ भन्दाखेरि है म पनि अब मेरो नि एउटा नानी छ छोरा छ अब मेरो अनुभवमा चाहिँ भर्खरै जब हाम्रो नानी है जन्मिन्छ यी नानीहरूलाई चाहिँ अब अर्काको मैले त अब कतिजनाको है फाल्टै म बिमारी भएको कारणले दुधहरू ख्वाएँ तर फर्स्टमा जब नानी है जन्मिन्छ त्यो त्यस समय चाहिँ एकदमै आमाले आफ्नै दुध नानीलाई जसरी पनि खुवाउनुपर्छ किन भनेदेखि जब हामीले उनीहरूलाई ब्रेस्ट फिडिङ् गराउँदैनौँ है त्यतिबेला चाहिँ नानीहरू एकदमै अबबो उनीहरूलाई ज्वरो आउने कतिवटा बिमारीहरू लाग्ने छिट्टो यस्तो सेन्सिटिभ हुँदोरहेछ नानीहरू त्यही कारण आमाले आफ्नो आफ्नो तातो दुध है पेटबाट जुन चाहिँ हाम्रो है दुध निक्लिन्छ शरीरबाट त्यो खुवाउनु चाहिँ नानीहरूलाई एकदमै जरुरी छ र उनीहरूको हेरचाहको लागि हामीले फर्स्ट अफ अल चाहिँ उनीहरूलाई दुध आफ्नो दिनुपऱ्यो र अर्को कुरो उनीहरूलाई एकदमै पेटको अब तातो अनुभव गराउनुको निम्ति चैँ उनारलाई तातो तातो लुगाहरू लाएर है नानीहरूलाई राख्नुपऱ्यो र अर्को कोइसन छ मेरो है र एक वर्षभित्रमा नानीहरूलाई कस्तो प्रकारको खानपिनको व्यवस्था गर्नुहुन्छ भन्दाखेरि म चाहिँ भन्छु नानीहरू जन्मेको छ महिनासम्म चाहिँ उनीहरूलाई है ब्रेस्ट फिडिङ गराउन सक्यौँ भने चाहिँ नानीहरूको एकदमै राम्रो भएर जान्छ त्यो नानी मैले पनि अब कतिवटा लिटोहरू खुवाउने कोसिस गरेँ तर अब नानीहरूलाई त्यो लिटोहरू भन्दाखेरि चैँ आमाहरले नै आबो कतिवडा प्रोटिनको कुरोहरू खाएर नानीहरूलाई ब्रेस्ट फिडिङ गरायौँ भने चाहिँ त्यो नानीहरूको पेट पक्का हुन्छ विशेष नानीहरू जताभावी बिमार हुँदैन यी नानीहरूलाई पछि गएर पेटको प्रोब्लम हुँदैन त्यही भएर छ महिना बादमा चाहिँ नानीहरूलाई गिलो टाइपको अब खोले अथवा खाना हामीले यिनीहरूलाई नरम खाना खुवायौँ भने चाहिँ नानीहरू हेल्दी बस्छ नानीहरूको विशेष गरेर पेट फुलिँदैन ज्यादा हामीले सानोमा जब हामी नानीहरूलाई है लिटो खुवाउँछौँ बिस्किट खुवाउँछौँ खुवायो भने चाहिँ नानीहरूको पेट निक्लिने समस्या पनि भएको जस्तो मलाई लाग्यो र म चाहिँ भन्छु नानीहरूलाई छ महिनासम्म ब्रेस्ट फिडिङ गराउने त्यसको बादमा चाहिँ गिलो टाइपको खानाहरू पकाएर यी नानीहरूलाई खुवायो भने चाहिँ नानीहरूको स्वास्थ्यमा पनि सुधार आउने गर्छ